मैले एउटा त्यो बुस्क कम्पनीको ड्रिल मसिन किनेको थिएँ कि त्यो मसिन चाहिँ मलाई साह्रै राम्रो लाग्यो हौ चलाउनु पनि एकदमै स्मुथली चल्ने हो त्यसलाई जत्ति स्पिड चाहिन्छ त्यति नै अब घुम्ने र म त्यो अलिकति हाइटतिर पनि चलाउन सजिलो एकदम साह्रै अब त्यो गह्रौँ खालको पनि होइन हो चलाउनु पनि सुविधा चेपचापमा पनि अन्त मलाई त्यो उयो पनि राम्रो लाग्यो है पावर पनि अलिकति हेभी नै लाग्यो हो अन्त चलाउँदाखेरि चाहिँ यो उसले किन्नुपर्यो भने चाहिँ मलाई बुस्क कम्पनी चाहिँ एकदम राम्रो हुँदोरहेछ भनेजस्तो लाग्यो र अरू अरू पनि यो उसको के भन्छ अब ड्रिल मसिन छोडेर अरू पनि किन्यो भने चाहिँ ब्रान्डेड कम्पनीकै चाहिँ किन्यो भने चाहिँ अलिकति हामीलाई काम गर्नु चाहिँ अलिकति छिटो र सजिलो प्रकारले हुँदोरहेछ भन्ने मलाई चाहिँ अब यो बुस्क कम्पनी ठिक लागेको छ एकदमै यो ड्रिल मिसिन चाहिँ मलाई साह्रै मनपर्यो मेरो अब दाम लागेको अनुसार यो कम्पनी चाहिँ दामी पाएँ मैले यो ड्रिल मसिन चाहिँ